अब म मेरो काम त अब छैन किनभने म एउटा स्टुडेन्ट हो कलेज स्टुडेन्ट हो अब मेरो शिक्षाको बारेमा बताउनु पर्दा चाहिँ अब म कलेजमा फर्स्ट इयर बिकम गर्दैछु है अनि त्यो बिकममा चाहिँ अब सब्जेक्टहरू मेन अकाउ अकाउन्टेन्सी हुन्छ एउटा अर्को हुन्छ बिजनेस म्याथमेटिक्स हुन्छ अर्को हुन्छ बिजनेस इकोनोमिक्स हुन्छ तिनीहरू हो है अन्त मेरो काम त भन्नुपर्दा चाहिँ अब म त्यही अब रुममा रुम घरमा खाना बनाउनु भाँडा धुनु अन्त कलेज गयो आएर फेरि त्यही खाना बनाउनु त्यति हो मेरो कामहरू त हुँदैन अब त्यस्तो अब त्यही अब शिक्षाको विषयमा चाहिँ फर्स्ट इयर बिकम गर्दैछु म अहिले